मैले सिक्किममा

तिन लाख रुपियाँमा एउटा पेटी कन्ट्ऱ्याक्ट भनौ कन्ट्ऱ्याक्टरदेखिको पनि मुनिको पेटी कन्ट्ऱ्याक्ट भन्छ त्यो काम लिएको थिएँ वालको काम लिएको थिएँ र त्यो वालको काममा चाहिँ अब मैले तिन चारजना लेबर लगाएँ त्यो काम उतार्नुको लागि तिन लाख रुपियाँको काम अब वाल उठाउनुको लागि तिन चारजना लेबर पनि लाएँ र पनि मलाई धेरैभन्दा धेरै घाटा हुने सम्भावना देखेँ र मैले त्यसमा के गरेँ भन्दाखेरि अब अब धेरै लेबर लाउँदाखेरि धेरै घाटा हुने खालको स्थिति देखा पर्दा म आफैले पनि काम गरेँ धेरै त्यहाँनिर अब कसरत गर्नु पर्यो ता कि तिन लाख रुपियाँमा चाहिँ मैले त्यो काम उतारेर आफ्नो मुनाफा निकाल्नुको लागि चाहिँ मैले धेरै अब धेरैभन्दा धेरै दु ख गर्नु पर्यो आफू स्वयम्ले पनि काम गर्नुपर्यो खासमा लिँदाखेरि चाहिँ मैले अब एउटा पेटीमा लिएको थिएँ तर अब यस्तो भयो त्यहाँ लस हुनुको कारणले गर्दाखेरि चाहिँ स्वयम् आफू पनि लागेर त्यसलाई मैले हल गरेँ काम त्यसलाई मैले सक्सेस गरेँ काम चाहिँ तर सक्सेस गरेँ भन्नाले मतलब आफू पनि लागेर आफूले पनि काम गरेर चाहिँ त्यो कामलाई मैले उतारेँ र अब धेरै दु ख गर्नु पर्यो त्यो काममा आफू स्वयम् पनि